हेलो हजुर हेलो अन्त यहाँनिर त तपाईँको गाडी त यहाँनिर ब्रेकडाउन भएर बसिरहेको छ हामी चाहिँ अन्त कसो गर्नु होइन होइन होइन होइन कहाँ कहाँ आधा घन्टा भइसक्यो हामी बसेको यहाँनिर जङ्गलको छेउमा छौँ होइन नि हौ अन्त हामी कहाँ जानुपर्ने यहाँनिर मेरो के रे छोरा छोरीहरू बसिरहेको छ सानो छ कसरी अन्त तपाईँहरूले चाहिँ अन्त कसरी चाहिँ ढिलो न ढिलो आधा घन्टा भइसक्यो हो नि त हामीले भात खाना खाएको छैनौँ बिहान हिँडेको हो अन्य यो त तपाईँहरूको अलिकति उयो भएन नि त हौ अन्त गाडी पनि झत्ते न झत्ते राख्दोरहेछ अलिक राम्रो राख्नुपर्छ तपाईँहरूले गाडी त के गर्नु भएको हेर्नुहोस् त

ल ल ल ल बहिनी लु छिटो गर्नु त बहिनी भनेर मात्रै अरू मालिकहरू भए त फेरि मैले जानेको थिएँ नि लु छिटो गर्नु बहिनी छिटो हुन्छ हुन्छ लु बहिनी लु छिटो मलाई त्यो गरिदिनुहोस् लु खाना यो नानीहरू भोकाइसक्यो मेरो ल ल हुन्छ हवस् हवस् हवस्